मेरो सहर चाहिँ दार्जिलिङ हो र मलाई दार्जिलिङ मनपर्नुको चाहिँ धेरैवटा कारण छ त्यो धेरैवटा कारणमध्ये एउटा कारण चाहिँ म प्रकृति प्रेमी भएकोले गर्दा पनि हो